विशेष गरी उयो राम्रो तस्बिर खिच्नुको लागि चाहिँ म यहाँ हाम्रो कालेबुङको पुजे डाँडामा जाने गर्दछु र डाँडा चाहिँ यस्तो ठाउँमा अवस्थित छ त्यहाँबाट चाहिँ कुनै प्रकारको अब्सटेकलहरू छैन त्यहाँनिर क्लियर भ्यु पाउनुहुन्छ विशेष गरी विन यो जुन चाहिँ विन्टरको समय छ त्यसको बिहानपख त्यहाँ जाँदा चाहिँ उता सूर्य उदाउँदै गरेको दृश्यहरू अनि मुनिपट्टि बादल लागेर एकदम मजाले बसेको हुन्छ मुनि टिस्टा नदी त्यहाँबाट देखिन्छ होइन अनि त्यसलाई चाहिँ तपाईँले आफ्नो क्यामेरामा कैद गर्दाखेरि चाहिँ एकदमै सुन्दर सुन्दर तस्बिरहरू पुजे डाँडाबाट खिच्न सकिन्छ साथसाथै त्यहाँ जाँदाजाँदै अलिकति देब्रेपट्टिबाट एउटा अलिकति अर्को ठाउँ छ त्यो त्यसको पुजे डाँडाकै एउटा अङ्ग हो त्यसपट्टिबाट चाहिँ तपाईँले देब्रेतर्फ हेर्नुभयो भने चाहिँ कञ्चनजङ्घाको भ्यु एकदमै राम्रो पाउनुहुन्छ र कालेबुङमा एउटा राम्रो तस्बिर खिच्ने ठाउँ चाहिँ पुजे डाँडा हो